हजुर हजुर हजुर तपाईँ टिचर रोहितको टिचर हुनुहन्छ नि भन्नुहोस् न के थियो होला

हजुर हजुर हजुर

हजुर नानीहरू त कतिजना नानीहरू जस्तो चाहिँ जान्छ सबै स्कुलभरिकै हो कि हजुर हजुर ए हजुर भनेपछि त्यो पिकनिकमा चाहिँ के रे फुडिङ मतलब त्यो लिए उयो गरेरै जाने ड्राई जस्तो हो कि त्यहीँनिर पकाएर खाने हो कि के हो हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर

हजुर अन्त त तपाईँहरू टिचरहरू चाहिँ गाइडको लागि सबै टिचरहरू जानु हुँदैछ ए अँ होइन नानीहरू फेरि अलिकति उयो गरेर बाहिरतिर लाग्दाखेरि त्यस्तो हजुर

ए हजुर हजुर अन्त बिहान पिकअप गर्दाखेरि चाहिँ कति बजी कहाँबाट पिकअप गर्नुहुन्छ स्कुलै आउनु पर्ने हो कि के ग हजुर हजुर बेलुकी चाहिँ कि घर घरमै बेलुकी त ढिलो हुन्छ ए हुन्छ नानीहरूको सेफ्टी उयेसको लागि त तपाईँहरू हुँदै हुनुहुन्छ तपाईँहरू टिचर गए टिचरहरू गएकोमा त कुनै डर भएन त्यसैले अब म त पर्मिसन ग्रान्ट गर्दैछु नानीलाई है तपाईँहरूको केयरअफमा लानुहोस् हुन्छ हुन्छ हवस् हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हवस्

हवस्